पूजाआजाको लागि मैले पालन गर्ने गरेको सांस्कृतिक अभ्यासहरू के के हुन् भने विजया दशमीमा टिकासँग जमरा लगाउने अनि तिहारमा कागको पूजा कुकुरको पूजा गाईको पूजा गोरु पूजा आदि पूजा गर्ने अभ्यासहरू छन्